हामी चाहिँ युनियन एकाडमी स्कुलको स्टुडेन्ट्स हो अन्त हामीलाई पनि स्कुलबाट पाउँछ उयोहरू स्कोलरसिपहरू दिनुहुन्छ हर महिना उयो कन्याश्रीको फर्महरू दिनुपर्छ एसटीहरूलाई हल्का एसटीहरूको चाहिँ हल्का बेसी नै उयो छ अन्त एसटीहरूलाई पनि दिन्छ अर्को सबै उयोहरू अब स्टुडेन्ट्स जति पनि छ सबैजनाको स्कोलरसिपमा उयो गर्नुहुन्छ स्कोलरसिप दिएपछि त्यहाँदेखिको महिनापछि एक हजार रुपियाँ पस्छ त्यहाँदेखिको स्कुलमा स्कोलरसिप पसेपछि त्यहाँ अब सबैजनाले निकाल्नु त हुन्छ अन्त हाम्रो स्कुलमा अन्त त्यही प्रोग्राम स्रोग्रामहरू अब केही उयो एनजिओको कामहरू भयो भने हामी स्टुडेन्ट्सहरूलाई पेडहरू पनि दिनुहुन्छ मेमहरूले अन्त फेरि बाहिर इक्जाम सिक्जाम लेखेर आए अब इक्जाम लेख्नु गएको छ भने हामीले अब त्यो इक्जाममा पास गरेको छ भने राम्रो नम्बर ल्याएर त्यहाँबाट पनि पैसा पाउँछ नानीले अनि फेरि स्कुलबाट क्लास नाइनबाट टेनमा उठ्दाखेरि सबैजनाले साइकल पाउँछ क्लास टेन पास गरेर एमपी लेखिसकेर त्यहाँदेखिको जब एमपीको रिजल्टहरू आउँछ तब पनि हामीहरूले फोन किन्ने पैसा पाउँछ त्यहाँदेखिको त्यही फोन किन्ने पैसा पाउँछ त्यहाँदेखिको हामी क्लास ट्वेल्भ जाँदादेखिको अठार उन्नाइसको वर्षमा पनि रूपाक्षी भन्ने एउटा उयो छ स्कोलरसिप त्यो पनि पाउँछन् हामीहरूले त्यो चाहिँ कति पैसा त्यही बिस हजार जस्तै दिन्छ होला त्यहाँदेखिको हामी कलेज गएपछि कलेजबाट पनि दिन्छ कलेजमा पनि दिन्छ राम्रो नम्बर ल्याएको छ भने अन्त स्कोलरसिपहरू चाहिँ अब दिएको त राम्रै हो होइन अनि फेरि हाम्रो क्लास नाइनको क्लास नाइनमा अब जस्तो कि राम्रो नम्बर ल्याएको छ भने कुनै एक्जाम कुनै जग्गामा एक्जाम लेख्नु लिएर गएको छ भने अब क्लासबाट पाँचजना चुज गर्छ पाँचजना सबै क्लासबाट पाँच पाँचजना मिल्यो उयो चुज हुन्छ चुज गरेर चाहिँ हामीलाई लानुहुन्छ अब कुनै जग्गा जस्तो कि अलिपुरमा एक्जाम भएको छ भने अलिपुर लिएर जान्छ सबैजनालाई सबैजनालाई लिएर गएर त्यहीँ इक्जाम सिक्जाम गर्यो भएपछि अब एक दुई महिना बाद अब त्यो नेटमा नै नेटमा नै त उयो के भन्छ रिजल्ट्स छुट्छ त्यहाँबाट नेटमा नै दिन्छ रिजल्ट त्यही हेर्छ हामीले त्यहाँदेखिको को को पास भएको छ त्यसको नाम उयो पास भएकोहरूलाई पनि पैसा दिन्छ होइन पास भएपछि पैसा पाउँछ अब एसटीहरूलाई चाहिँ बेसी होइन फोर्टी यति यतिहरू ल्यायो भने नै दिन्छ होइन त्यो पैसा पाउँछ एसटीहरूले अन्त फेरि अब ओबिसीहरूलाई चाहिँ हल्का बेसी नै नम्बर ल्याउनुपर्छ नाइन्टीको माथि यस्तो नम्बर ल्यायो भने चाहिँ पैसा पस्छ यस्तो यस्तो भन्छ अन्त क्लास टेन अब क्लास नाइनदेखिको क्लास टेन पुग्दा त हामीले साइकल त्यसै पनि पाइरहेको हुन्छ अब पास भए भने साइकल पाउँछ फेल भयो पनि पा अब साइकल पाउनै हो होइन अन्त यस अब हामीले एमपी एमपी एचएसहरू लेखेर कति पैसा पाउँछौँ स्कुलबाट स्कोलरसिपहरू दिनुहुन्छ हामीलाई क्लासबाट अब क्लासमा पनि रेस्पेक्ट हल्का हुन्छ क्लास टेन पुगेपछि क्लास टेनमा पनि अब काहीँ लिएर जान्छ होला हामीलाई अहिले त क्लास नाइनमा छु अब लिएर जानुहुन्छ होला अस्ति भर्खर पनि लिएर गएको थिएँ क्ला क्लास टेनकोहरूलाई पाँचजनालाई कतिजनालाई लिएर गएको थियो स्कोलरसिपको अन्त त्यहाँबाट के के उयोहरू स्पोट्सहरू टाइप्सको पनि भएछ अन्त स्पोट्सबाट पनि हल्का उयो पनि खुवाउनु भएछ अब के भन्छ त्यो प्राइजहरू पनि पाएछ अन्त त्यस्तै गरेर स्कोलरसिपहरू हाम्रो स्कुलतिर पनि दिइरहेको हुन्छ